ओइ जिबे अस्ति क्या हो हामी दुईले मैले सोफा किन्छु भन्दै थिएँ नि त्यो सोफा मैले ल्याएँ कि आम्मै यस्तो दामी रहेछ त्यसको मेटेरियल्स होइन अन्त मैले अस्ति हेरिरहेको थिएँ अन्त एकदम दामी लाग्यो मलाई त अन्त मैले घरमा पनि टक्क मेरो त्यो सिटिङ रुममा टक्कै मिल्ने चिटिक्कै परेको होइन एकदमै दामी ऊ यो पनि के अरे सस्तो पनि अब सस्तो पनि लाग्यो र त्यसको मेट्रियल्सहरू पनि एकदम राम्रो क्या डनलभ पनि एकदम दामी मुनीपट्टिबाट स्प्रिङ भएको रहेछ होइन त्यहाँ माथिबट डनलभ भएको होइन त्यहाँदेखि त्यसको जुन काठहरू छ काठ पनि मजाको क्या एकदम त्यो प्लेनको काठ होला हौ सखुवाहरूको होला कि आँ बुट्टा पनि यस्तो दामी गरिदिएको छ हो अन्त त्यसले गर्दाखेरि मलाई अब के अरे यस्तो मन पऱ्यो आँ हेर् न यहाँ बसेर हेर् तैँले ट्राई गर् हो दामी छ तैँले पनि यदि किनिस् भने त्यहाँनिर मजाको छ है ऊ यो मलाई त्यो पल्लो घरको दिदीले म यही लान्छु भन्दैथ्यो कि तर अब कहाँ है यो मैले त ल्याएको भरखर ल्याएको अन्त उसलाई मैले भनेको छु दोकान म चिनाइदिन्छु त्यहाँनिर चिज राम्रो पाउँदो रहेछ मेटेरियल्स एकदम राम्रो के अरे किन्छौ भने त्यहाँ लगिदिन्छु भनिराहेको छु तैँले पनि बिचार गरिस् भने हेर् आँ कस्तो दामी छ हेर् त इ स्प्रिङ एकदम डबल डबल के अरे डनलभ भएको छ नि दामी